हेलो ए सुन्नुहोस् न मलाई नि यो कान्था भन्ने चिज कहाँ पाउँछ तपाईँलाई थाहा छ भने बताइदिनु होस् न कालिम्पोङमा ए अरू जग्गा अरू जग्गा पाउँछ अरू जग्गा ए कति पर्छ होला प्राइज ए हुन्छ होइन त्यो किन्नु थियो कि अन्त मलाई थाहा भएन र नि जग्गा कहाँ किन्नुपर्छ भनेर